भर्खर जन्मेको बच्चाहरूलाई स्वास्थ राख्नको लागि पहिला चाहिँ हामीले र्यापिङ् गरेर राख्नु पर्यो किनकि त्यो नानी आमाको पेट भित्र तातोमा बसेको हुन्छ र बाहिरको यो वातावरण उसलाई अलिकति अस्वास्थ गर्न सक्छ र त्यसले गर्दा नानीलाई जति सकिन्छ तातो बनाएर र्यापिङ गरेर राख्नु पर्छ र उसको उसलाई बार बार नै आमाको दुध खुवाउनु पर्छ र आमाको दुधदेखि बाहेक पानी पनि खिलाउनु हुँदैन आमाको दुध नै बार बार खुवाउनु पर्छ र उसलाई आमाको दुध खुवाउन का लागि पनि आमाले साबुन लगाएर हात धुनु पर्छ अनि उसको नाभिको लागि पुरा ध्यान दिनु पर्छ किनकि नाभि झरेको हुँदैन नाभिमा कुनै प्रकारको तेल वा केही पनि पाउडर साउडर लगाउनु हुँदैन उसको नाभि चाहिँ अब एकदम अब कलिलो हुन्छ र नाभि चाहिँ सुक्खा राख्नु पर्छ र उसले पाइखाना गर्दाखेरि हात साबुन लगाएर हात धोएर गर्नु पर्छ पाइखाना सफा गरे पछि पनि अनि आमाको दुध बार बार खुवाउनु पर्छ